हेलो हेलो ए नयन सर नमस्कार सर तपाईँलाई प्रिन्सिपल सरले केही भन्नुभयो चिल्ड्रेन्स डे बारे ए हजुर त्यही

हजुर हामी डिटेल्स प्लानिङ गरौँ न त प्रथम त हामीले नानीहरूलाई त्यो दिन नाचगानको एउटा प्रोग्राम राखौँ है

त्यहाँ राम्रो छ है अस्ति टिचर्स डेमा चाहिँ प्याकेट लन्च गर्दाखेरि

हजुर त्यसमा कस्टिङ पनि बेसी आउँदैन मोटामोटी तपाईँको प्रिन्सिपलले भनेको अनुसार पर हेड एक सौ रुपियाँमा राखौँ भनेको भन्नुभएको छ कि पर हेड ए हाम्रो स्टुडेन्ट क्यापासिटी त तपाईँको टोटल जति छ त्यसमा पर हेड एक सौको हिसाबले हामीले गऱ्यौँ भने हामीलाई डिस्काउन्टमा पनि दिन्छ नि भनेपछि युनिकबाटै हामीले रिफ्रेसमेन्टको चाहिँ मिलाऊँ न है र लोक लोकनृत्य लोकनृत्य चाहिँ कुन चाहिँ मारुनी गराउँदा हुन्थ्यो होला कि

हजुर बाहिरबाट सिङ्गर नबोला बोलाएर त हामीले नानीहरूबाटै छानौँ न कसले राम्रो गीत गाउनुसक्छ एउ एउटा ग्रुप ग्रुप सङ हामीलाई अब अब बनाइदिऊँ न है एउटा है अँ लोक डान्स ल हाम्रो संस्कृतिमा झल्काउने जसमा आफ्नो आफ्नो वेशभूषामा डान्स गरोस् नानीहरूले है अनि यो पालि एकाङ्की नाटक पनि गरोस् न नानीहरूले है हजुर भनेपछि डिटेल प्लान गरौँ न त है हवस् हुन्छ सर गुड इभि